हजुर हो त हजुर हजुर ए हजुर हजुर ए प्रब्लम भन्नाले चाहिँ कस्तो खाले प्रब्लम सामान रड नराम्रो सामान कि कि फिटिङ गर्नेले राम्रो गरिदिएन कि ए तपाईँहरूको त्यहाँ घरको वेइरिङ सर्ट भयो होला हौ सायद तपाईँको तपाईँको थोरली वेइरिङ गराएको कि त्यो आधाको त्यो आधा वेइरिङ गराएको हो सबै गराएकोमा त अन्त मैले त पठाउनु त एङ्कोरको पठाइदिएको थिएँ एङ्कोरको त राम्रो कम्पनी हो सायद त्यो सामान एक्सचेन्ज भयो होला हौ एक्सचेन्ज भयो होला कि मैले त त्यो एङ्कोरको एङ्कोरको सामान त त्यस्तो नहुनुपर्ने सामान एक्सचेन्ज भयो होला त्यसले गर्दा चाहिँ अर्को पो पऱ्यो क्या हौ अर्को पऱ्यो होला त्यसले गर्दाखेरि त्यस्तो हुनुसक्छ हजुर हजुर म भाइ पठाउँछु कि म भाइहरू पठाउँछु एकपल्ट एकपल्ट पठाएर चेक गर्नु लगाएर के कस्तो भएको छ म चेक गराइदिन्छु नि

बेलुका भन्नाले अब म त अहिले दोकानदेखि बाहिर छु त दोकानदेखि बाहिर छु म मेरो भाइहरूलाई म फोन गरिदिन्छु अस्ति जुन त्यहाँनिर काम गर्ने भाइहरू छ त्यो भाइहरू जुन अस्ति आएको थियो नि उनीहरूलाई म फोन गरिदिन्छु कि सकभर म आज नै जानु भनेर भनिदिन्छु यदि आज आयो भने ठिकै छ नभए चाहिँ अब तपाईँले आज एक रात चाहिँ दु ख गर्नुपर्ने हुन्छ र भोलि बिहान चाहिँ म बिहानै पठाइदिन्छु नि आज इन केस तिनीहरू भ्याएन भने चाहिँ हेलो हेलो हेलो